हेलो औ के गर्नुहुँदैछ तपाईँ म पनि बसिरहेको छु अन्त के भन्छ हाम्रो त खै रिजल्ट कहिले आउने होला है ए है त्यही त कहिले आउने हतार लागिसक्यो है अन्त तपाईँ के गर्नुहुने फर्दर स्टडी के गर्नुहुन्छ

ए हो है त्यही त म पनि के गर्नु गर्नु भइरहेछ हौ म त पुरा नर्भस भन्दा पनि कन्फ्युज भइरहेको छु के लिऊँ क कता जाऊँ कलेज पढौँ कि अरू वा केही ट्रेनिङहरू गरौँ कि हो अन्त ए अँ त्यही त अन्त तपाईँ कहाँ लिनुहुन्छ गरिहाल्नु भयो भने चाहिँ उयोहरू के पो कलेज हजुर हजुर ए अँ त्यही त के पो भन्छ राम्रो रहेछ अथवा त्यो उयो छैन छ रहेछ भने मलाई पनि भन्नु न म पनि तपाईँसँगै पढ्छु नि ए अँ त्यो पनि हुन्छ तपाईँ कहिले जानुहुन्छ मलाई इन्फर्म गर्नुहोस् न ल अन्त अन्त के हुन्छ के के सब्जेक्टहरू होला है तपाईँ चाहिँ तपाईँले चाहिँ के लिनुहुने तपाईँको लाइक के इच्छा छ तपाईँले कुन चाहिँ सब्जेक्ट लिने इच्छा छ तपाईँलाई ए है त्यही त मैले त आर्ट्स लिएको हो खै म पनि त्यही सब्जेक्टहरू कुन चाहिँ लिऊँ लिऊँ भइरहेको छ मेन सब्जेक्ट अँ त्यही त मलाई भन्नुहोस् न ल तपाईँ कहिले जानुहुन्छ हो अन्त म गएर राम्रोसँग बुझेर आऊँ न है नबुझी त फेरि पछि उयो गर्दा अप्ठ्यारो हुन्छ पढ्दाखेरि अँ अँ त्यही त ल मलाई तपाईँ जानु अगाडि इन्फर्म गर्नुहोस् न ल त्यही एक हप्ता अगाडि जस्तै हामी पनि यता म पनि मिलाएर आउँछु नि अँ हुन्छ अर्को विकतिर हुन्छ हुन्छ हुन्छ हुन्छ अन्त अन्त हुन्छ गुड नाइट